हलो भाइ के अरे खै मैले पनि डेलिभेरी मगाएको सामान त आइपुगेन फोनमा म्यासेज त आयो सामान त आएको छैन सामान आइपुगेन भने त म त पैसा त दिनुसक्दिनँ है भाइ मेरो सामान तपाईँले कसलाई दियो म्यासेज मात्रै आएको छ यहाँ